अँ फुलबारी चाहिँ मलाई साह्रो मनपर्छ फुल फुलेको हेर्नु किनभने हाम्रो बाग्राकोटमा अमीर सुन्दासज्यू नर्सरी उसको त ठुलो नर्सरी छ विशेष मलाई चाहिँ त्यहाँनिर चाहिँ फुलहरू फुलेको देख्दा एकदमै मनपर्छ र कत्तिवटा नर्सरीमा गर्नुपर्ने फुल रोप्नुपर्ने कसरी त्यसलाई कुन टाइममा हामीले सफा गर्नुपर्ने डालीहरू कुन चाहिँ किराले खाँदैछ कुन प्रकारले काट्नुपर्ने त्यस्तो कुराहरू चाहिँ मलाई गर्नु पुरा मनपर्छ फुल अब तपाईँको बिहान पूजा गर्दा जरुरी हुन्छ कुनै पूजाहरू भयो भने त्यसमा फुलको जरुरी पर्छ र फुल रोप्नु चाहिँ साह्रै मनपर्छ फुल फुलेको हेर्नु मन खुसी लागेर आउँछ हाम्रो बाग्राकोटमा चाहिँ मखमली गुलाब सयपत्री थुप्रो फुलहरू फुल्छ यिनीहरूमा हामीले चाहिँ त्यो फुलहरू चाहिँ फुलेको देख्दा मन पनि राम्रो खुसी लाग्छ र घरमा धेरै सो पनि दिन्छ त्यसले सुन्दर बढाउँछ र नर्सरी चाहिँ म घरमा पनि गर्छु घरमा पनि छ अनि सयपत्री फुल थुँगे फुल मखमली यो सयपत्री फुल चाहिँ हाम्रो नेपालीको प्रधान फुल हामीलाई यसले लक्ष्मी पूजा भन्नुहुन्छ दसैँ भन्नुहुन्छ तिहार भन्नुहुन्छ यसमा चाहिँ सयपत्री थुँगे फुल यसको चाहिँ मक महत्त्व छ हामीलाई चाहिँ त्यो फुल चाहिँ चाहिन्छ त्यस बेला हाम्रो घरमा तिहारमा लक्ष्मी पुज्दा भाइटिका लगाउँदा फुल थुँगे फुल ल्याउँछु मखमली लाउँछु घर वरिपरि पनि सिगार्छौँ फुल लगाएर धेरै राम्रो फुलले चाहिँ मनलाई खुसी बनाउँछ अरूभन्दा पनि मेरो घरमा चाहिँ नर्सरी म आफै पनि गर्छु नानीहरूलाई पनि सिकाउँछु र थुँगे फुल फुलेको हेर्नु चाहिँ पुरा मनपर्छ थुँगे फुल मखमली गदावरी